मलाई गाईहरू पाल्नु मनपर्छ किनभने अब गाई पाल्यो भने दुध दिन्छ घिउ बनिन्छ त्यहाँबाट अब दहीहरू खानु पाउँछ किनभने अब के भन्छ घरमै बनाएको अब मिठो मिठो अब तिनीहरूको अब मिठो मिठो खानु पाइन्छ अब बाहिरबाट किनेर ल्याएको हो भने दबाईहरू मिसाउँछ अब आफूले आँखाले देखेको छैन घरमै हो भने त अब अब आफ्नो हातले खुद गरेको त्यही भएर अब घरकै कुराहरू अब ए घरमै पालेको अब पशुहरूकै अब दुधहरू पिउर हुन्छ घिउहरू पिउर हुन्छ अब पाखाबाट ल्याएको त के हो के हो आँखाले देखेको छैन त्यही भएर मलाई गाईहरू पाल्नु मनपर्छ अब बिरालो पाल्यो भने मुसाहरू मार्छ अब कत्ति घरमा नोक्सान बनाउँछ मुसाहरूले पनि अब घर अब खनेर घरै पल्टाउला जस्तो गर्छ बारीहरूमा रोपराप गऱ्यो भने सबै उब्जिनु दिँदैन मुसाहरूले अब सबै त्यो माटो खनेर बिगारिदिन्छ फलफुलहरू केही हुनुदिँदैन उब्जनी हुनुपाउँदैन त्यही भएर बिरालो पनि मनपर्छ मलाई मुसाहरू मार्छ कुकुरहरू कुकुरहरूले अब जस्तै अब भुक्छ तिनीहरूले अब कोही आउँदैछ भने हामीलाई पहिल्यै थाहा हुन्छ चोरहरू अब चोरहरू आयो भने पनि तिनीहरूले पहिल्यै भुकिदिई हाल्छ बाँदरहरू आउँछ अब हामी त अब बस्तीमा बस्ने मान्छे हो अब अलिअलि रोपराप गरेको हुन्छौँ त्यही भएर त्यो बाँदरहरू पनि खानु आउँछ त्यही भएर कुकुरहरू भुक्दा हामीले थाहा पाउँछौँ त्यही भएर कुकुरहरू पनि मलाई पाल्नु मनपर्छ मन नपर्ने कुरामा चाहिँ सुँगुर हो सुङ्गुर अब त्यही हो गनाउँछ कि टाढोमा पाल्नुपर्छ त्यही भएर मलाई अब सुङ्गुरहरू मनपर्दैन बाख्रा त अब हाम्रो जातले पनि भएन छुनै हुँदेन त्यही भएर बाख्रा त झन् अब कुरै नगरौँ बाख्रा त मनपर्दैन बोयलरहरू पनि त्यही हो सुलीहरू गन्हाएर अब पाल्नै मनपर्दैन बोयलरहरू पनि मनपर्दैन मलाई सुलीहरू गन्हाएर उधुम हुन्छ त्यही भएर मलाई यो बोयलर सुँगुर यो के भन्छ बाख्राहरू चाहिँ अब बाख्रा छुनु भएन र पनि मनपर्दैन त्यही भएर गाईहरू चाहिँ मलाई गाई बिरालो कुकुरहरू चाहिँ मनपर्छ मलाई अब यिनीहरूको अब रेखदेखै गर्ने नै यही हो त्यही भएर अब मलाई मनपर्छ